खानाहरू बनाउँदाखेरि बनाउनुको लागि युट्युबमा हेर्छ भिडियो अलिक युट्युबमा हेरिकन बनाउँदा अलिक आसान हुन्छ अलिक अब अलिक सिकाउँछ युट्युबमा घरको आमाबाबाहरूलाई पनि सोध्नुपर्छ उनीहरूले सानैदेखि बनाएको आएर सानोदेखि बनाएको जसले राम्रो बनाउँछ उनीहरूलाई सोध्नुपर्छ अलिक राम्रो कसरी बनाउँछ खानाहरू जस्तो सोध्नुपर्छ युट्युबतिर हेर्नुपर्छ युट्युबतिर फलोहरू गरेर हेर्नुपर्छ त्यस्तोहरू हेरेर थाहा पाउँछ मिठो कसरी बनाउँछ के के चिजहरू कसरी के के चिजहरू के के लगाएर बनाउनुपर्छ फर्स्टमा के लगाउनुपर्छ के गर्नुपर्छहरू अनि थाहा पाउँछ त्यस्तोहरू बनाएर अलिक आस त्यो युट्युबमाहरू हेऱ्यो भने अलिक आसान हुन्छ जे जे जे जे भनेको हुन्छ त्यो हल्का साइडमा राख्नुपर्छ हल्का राम्रो हुन्छ अनि त्योहरू त्योहरू उयो गरेर बनाउनुपर्छ अलिक राम्ररी राम्ररी बनाउनुपर्छ अब त्यो कसरी बनाउँछ हौ त्यो सबै सिकाउँछ अनि मजा लाग्छ त्योहरू उयो गरेर अलिक उयो गर्छु अनि हल्का मजा मजा लाग्छ युट्युबतिर फलोहरू गर्नुपर्छ अनि अनि मजा लाग्छ त्यो खानाहरू त्यो खाना बनाएको हेऱ्यो भने हेऱ्यो भने सिक्छ अलिक हल्का हल्का सिक्छ त्यो युट्युबतिर हेर्नुपर्छ युट्युबतिर हेऱ्यो भने चाहिँ थाहा पाउँछ अब आफूले कसरी बनाउँछ अब कति कतिखेर बनाउनुपर्छ अब त्यही हो अब उयो आमाबाबाहरूलाई पनि सोध्नु जरुरी हुन्छ त्यो खानाहरू बारेमा खानाहरूको बारेमा हल्का अब त्यो खानाहरू बनाउँदा आफूले पनि न न क कसलाई पनि नसोधिकन युट्युबतिर पनि नहेरिकन बनायो भने राम्रो हुँदैन आफूलाई थाहा पनि छैन अनि अनि युट्युबतिर हेऱ्यो हेरेर चाहिँ युट्युबतिर हेऱ्यो भने चाहिँ खानाहरूको बारेमा थाहा पनि पाउँछ कुन चाहिँ कुनै चाहिँ सब्जी हो के केहरू तिलतिर त युट्युबतिर हेरेर त्यही खानाहरू बनाउनुपर्छ अलिक त्यो हेरेर अलिक आसान पनि हुन्छ अलिक राम्रो लाग्छ मजा लाग्छ अलिक राम्रो लाग्छ